मो यहाँ दार्जिलिङमा बसे तापनि मो एक मुस्लिम हो त्यसैकारणले मो मस्जिदको बारेमा केइ कुरा बताउन चाहन्छु यो कहाँ स्थित छ त्यो पनि भन्न चाहन्छु हामीले गएर मस्जिदमा हमेसौ नमाजहरू पढ्छौँ धेरै कार्यहरू त्यहाँ गर्छौँ कोहि कोहि बेला कोसैको मरण पर्यो भने पनि त्यहाँका मानिसहरले हामीलाई साह्यता पुराउँछ अनि मस्जिदमा गएर हामी को कोइ बेला ईद बक्रिईद अनि अन्य जसैहारका नमाजहरू पढ्छौँ त्यो नमाजहरूमध्ये हामीले मेन पढेको नमाज प्रमुख हाम्रो नमाज हो ईदको अनि हामी डेली नै दिनहुँ नमाज पढ्छौँ पाँच बेलाको अनि यो मस्जिद बजारको बजारमा स्थित छ बजारमा पनि दुई प्रकारको मजिद मस्जिद स्थित छ एउडा भन्छ छोटी मस्जिद अनि दोस्रो बढी मस्जिद हामी हमेसा जान्छौँ बढी मस्जिद लेकिन कोहि कोहि बेला मो चैँ जान्छु छोटी मस्जिद मन्दिरहरू पनि धेरै छ चर्चहरू पनि धेरै छ तर मैले जानेको चैँ मस्जिद हो अनि मेरो धर्म चैँ मुस्लिम हो धन्यवाद